हामी खेती पातीको लागि पानी चाहिँ कहाँबाट ल्याउँछ भन्दाखेरि चाहिँ हामी जुन पिउने पानी हुन्छ जो खोलाबाट आउँछ उम्रेको पानी हुन्छ त्यस कारण हामी खेतीपाती गर्छौँ किनभने हामी त हामी त त्यस्तो आबो ठुल्ठुलो बारी हुने मान्छे त होइन हाम्रो त सानो हुन्छ किनभने हामी त कमानमा बस्ने हो कमानमा चाहिँ कमानमा चाहिँ गर्छ अब कमानतिर इरिगेसनहरू लगाउँछ अब त्यो ठुल्ठुलो पाइपहरू लगाउँछ अन्त पानीहरू त्यो उयसहरू गर्छ तर हाम्रो चाहिँ अब कमानको ठाउँ भएर ठुलो बारी हुँदैन सबैको अब हाम्रो त अलिकति भएपनि छ अरूहरूको त्यस्तो छैन तर हाम्रो अलिकति भएपनि छ तर हाम्रो चाहिँ त्यस्तो इरिगेसनहरू गर्नु पर्दैन अब घरमै उयो गर्छ पानी आएको हुन्छ कलमा त्यही त्यही कलमा पाइप पाइप जोड्छ त्यहाँदेखि त्यही बारीमा लगाउँछ अनि त्यही हाल्छ त्यही हो गाउँतिर त